हेलो ए माइजू बोल्नु भएको हो ए अन्त खै हौ तपाईँ त यसो यो बिहिबारे हाटमा आउनु हुँदैन त हौ घुम्नु मैले दोकान राखिरहेको छु हजुर हजुर हजुर हजुर ए हजुर हजुर तपाईँ घुम्नु आउनुहुन्छ कि मेरै घरमा ल्याइदिइ राखिदिनु ए ए हुन्छ हजुर हजुर ए मलाई मलाई त पुरा फाइदा हुँदैछ नि हौ अहिले त अब फुलहरू पनि पुरा बि बिक्री हुन्छ अँ अन्त खानुकुराहरू पनि छ सेलरोटीहरू बेच्छु हो फम्बीहरू बेच्छु अन्त यस्तै अब यो तामाहरू भन्यो सब्जीहरूमा हो दुईवटासँगै बेच्छु म एकैचोटि हो अन्त मोमो आलु थुक्पा हो यस्तैहरू बेच्छु अन्त हजुर हजुर हजुर ए हजुर आउँदाखेरि आउँदा यसो घुम्नु आएको भए त हुन्थ्यो नि मामालाई पनि ल्याएको भए हुन्थ्यो त्यहीँ बसेर खायो भने झन् राम्रो मिठो मिठो अब यो के भन्नु मकैको भातहरू यो सिस्नुको दाल गुन्द्रुकको अचार हो यस्तोहरू नि पाउँछ नि हजुर हजुर हजुर अन्त वाचिप्पाहरू पनि पाउँछ हजुर त्यही त टेस्ट गर्दा त हुन्छ नि हजुर अन्त सेलरू सेलरोटी आलुदम हो गोर्खे चटनी पुरा बिक्री हुन्छै मेरो हजुर हजुर त्यही त यो गोर्खे चटनीहरू झन् साह्रो मनपराउँदो रहेछ हौ यो सेलरोटीहरूसँग मान्छेले हजुर हजुर हजुर हजुर हजुर हुन्छ माइजू अब उसोभए यसो भेटघाट गर्दै गरौँ हो मामालाई सोद्धै थियो भनिदिनु बहिनीहरूलाई पनि सोद्धै थियो भनिदिनु भाइहरूलाई हो हुन्छ म आउँदा तपाईँलाई पठाइदिन्छु नभए मामाहरूलाई लिएर आउनु बहिनी भाइहरूलाई पनि लिएर आउनु हो भेटौँ न हामी ल राखेको अहिले चाहिँ माइजू हुन्छ हुन्छ